हेलो

सुन्नु हुँदैछ को माइला भाइ होइन ए म हौ माथि म हौ माथि क्या हो जेठा बोलेको हौ

नमस्कार भाइकोमा अहिले पाइरहने सब्जीहरू के के छ हौ भनेर यसो सि सिजनल सब्जीहरू नि

अँ अँ ए भाइ दोकानमै हो नि अहिले होइन कति बजीसम्म खुला हुन्छ हौ भाइको दोकान ए अन्त सागहरू कसरी छ हौ भाइ बस्तीको करेलाहरू पनि आएको छ भाइ उयो के अरे तपाईँको त्यो भेन्डी त बस्तीको हो नि होइन त्यही भेन्डी भनेको नि भेन्डी भेन्डी त बस्तीको हो भनेको नि होइन भेन्डी चाहिँ कसरी छ हौ भाइ दस रुपियाँ पावा है टमाटर

साग त रायोको होइन रायोको हो साग

सिमरायो पनि छ त्यसोभए मलाई एक बिटा रायोको साग हो एकबिटा सिमरायो आधा आधा केजी भेन्डी हो अब करेला भनेको थिएँ करेला त तपाईँकोमा छैन रहेछ होइन ए सिमी छ कलिलो छ होला नि है कलिलो छ ए ल ठिकै छ भने चाहिँ सिमी पनि आधा केजी राखिदिनुहोस् न त है म अहिले तपाईँको अहिले तिन चार बजीतिर आउँला नि हुन्छ हुन्छ भाइ हुन्छ हवस् अहिले आउँछु है भाइ हुन्छ हुन्छ भाइ